ए भाइ यहाँ सुन्नुहोस् न के भन्छ भाडा चाहिँ कति भयो हो ए अन्त यहाँ सुन्नुहोस् न मेरोमा त क्यास छैन हो क्यास त छैन म त तपाईँलाई जिपे गरिदिन्छु ल तपाईँकोमा जिपे छैन फोन पे ला अन्त म त कसरी चाहिँ ला हौ तपाईँ कसैको साथीहरूकोमा छैन गुगल पे फोन पे ला अन्त कहाँबाट ला होइ हौ यसो अलिक हेर्नुहोस् न हो मेरोमा त क्यास त छँदै छैन त हो एक पैसाम छैन यी लु वलेट हेर्नुहोस् त म त तपाईँकोमा गुगल पे छ भनेर पो म त चढेको त ला अन्त गुगल पे छैन भने त अन्त बिजोग छ त अन्त कस्तो आहिलेको जमानामाम गुगल पे नबनाएको हो तपाईँले चाहिँ राख्नुपर्छ त यसो तो को छोराकै नाममा याँ बुढीकै नाममा या आफ्नै नाममा मोबाइल त्यस्तो नभए पनि बुढीको होला एन्ड्रोयड फोन छोराको होला त्यसमा जिपे हालिराख्नु अन्त त्यो स्क्यानर तपाईँको पनि ठक्कै गाडीमा राख्दा भइगयो त हो दाजु हैत्तेरिका अब म कहाँबाट ल्याउनु भन्नुहोस् त पैसा ला है अब त छैन त अन्त कहाँबाट ल्याउनु पैसा त्यत्रो ए अब खोइ एटिएम पनि छैन यता छेउछाउतिर हो अब एटिएम लिनु जानुपर्छ कहाँ जानुपर्छ फेरि बजारै पुग्नुपर्छ लु लु यसो तपाईँको कोही साथीहरूकोमा एटिएमहरू छ कि सोध्नुहोस् त छ भने चाहिँ मलाई छिटो छिटो नम्बर दे दिइहाल्नुहोस् त फोन गर्नुहोस् न तपाईँको साथीहरूलाई अहँ कसको छ अरे फोन कसको छ भन्नुहोस् त लु ए छ त्यो साथीको नम्बर फोन गरेर सोध्नुहोस् छिटो मलाई पनि ढिलो भइसक्यो नि त हो जानुपर्छ कता कता त्यहाँ गएर फेरि फर्किनुपर्छ तपाईँलाई राखिरहनु पनि मिलेन नभए त म जिपे होइन बजारतिरै गएर एटिएमबाट निकालेर पनि दिन्थेँ नि दिनु त हो खोइ त अन्त तपाईँको त अन्त जिपे छैन रहेछ कि बस्ने सँगै जाने वेटिङ चार्ज नलिइकन लु त छिटो छ अरे तपाईँको साथीमा लु नम्बर दिनुहोस् म गरिदिन् गरिदिहाल्छु जिपे ल नम्बर भन्नुहोस् त अँ अँ अँ अँ अँ अँ अँ अँ अँ नम्बर दिन्छ कि स्क्यानर पठाउँछ अरे अँ तपाईँको व्हाट्सएप्प छ व्हाट्सएप्प छ भने व्हाट्सएप्पमा स्क्यानर पठाउनु भन्नुहोस् ल ल लु अब लु हालिदिएँ ल तपाईँको एमाउन्ट हालिदिएँ यी यहाँ हेर्नुहोस् है फोटो गएको देख्यो त्यो चाहिँ अब तपाईँले ऊ यो गर्नुहोस् के भन्छ साथीलाई फोन गरेर सोधिहाल्नुहोस् ल लु लु लु लु अँ फोन गरेर सोध्नुहोस् त आयो आयो भनेर सोध्नुहोस् फोन लागेन लु ओके लु भइगयो लु आएछ आएछ फोन गर्नुभयो आएछ अँ हेर्नु भन्नुहोस् त्यहाँ नम्बर ल लु त लु ओके ल आयो पायो होइन पैसा जिपे बोक्नुपर्छ त्यही कारणले स्नेक स्क्यानर ल